हेलो हेलो अँ सुन्नुभयो हजुर म जीवन दाजु बोलेको क्या हजुर हजुर त्यो मैले खानाको अर्डर गरेको थिएँ के भयो तपाईँले हजुर खोइ पठाइदिनु भएन त त्यहाँ ऊ यो त बसिरहेको छ यहाँ हजुर ज्यू ज्यू अन्त कति बेला पठाइदिनुहुन्छ भएन त यस्तो प्रकार तपाईँ दोकानदार त गर्नेको मजा आएन त हौ अन्त तपाईँ टाइम त दिनुपर्ने रहेछ खाना हजुर ए पठाइ दिइहाल्नुहुन्छ तपाईँले त्यसो नभ भन्नुभएको कतिखेप भइसक्यो तपाईँले भन्नुहोस् त अब यस्तो प्रकारले त भएन दोकानदार अलिक अप्ठ्यारो लाग्यो हौ मलाई ज्यू ज्यू हुन्छ हुन्छ रिसाउने किन अब तपाईँलाई भनेको नि मैले अब टाइम टु टाइम हुनु पऱ्यो अब खानेकुरोको लागि ज्यू अच्छा अच्छा हजुर ए हुन्छ हुन्छ हुन्छ हजुर तल हजुर तल क्या गोर्खा बस्ती हजुर गोर्खा बस्ती ज्यू शिव मन्दिरको छेउमा ज्यू ज्यू ए हुन्छ हुन्छ हुन्छ हुन्छ साँच्ची नै झट्टै पठाइदिनुहोस् त उसो भए हजुर ए हुन्छ हुन्छ हुन्छ